म मेरो भान्सा घरमा स्टिलको कुकर स्टिलको डाडु पन्यू फलामको कराई फलामको तावा सिल्बरका ढेक्ची कित्ली काँसाका थाल बटुका ताँबाका जग र गिलास आदि भाँडा कुडाहरूको प्रयोग गर्छु स्टिलको कुकरमा भात पकाउँछु अनि स्टिलको डाडु पन्यूले भात अनि सब्जी चलाउँछु फलामको कराईमा सब्जी बनाउने प्रयोग गर्दछु अनि फलामको तावा रोटी पोल्नु प्रयोग गर्छु सिल्बरको कित्लीमा पानी तताउने प्रयोग गर्दछु साथैसाथ काँसाको थाल खाना खाने प्रयोग गर्छु बोटुका बोटुकामा दाल सब्जी खाने प्रयोग गर्छु ताँबाको जगमा पिउने पानी सेलाउँछु गिलास पानी पिउनु प्रयोग गर्छु